नेपाली भाषालाई चाहिँ अब हामीले एकदम मान्यता दिएको भाषा हो अब त्यो भाषा त्यही अब नेपाली भाषा भनेको त्यही यति मलाई नेपाली हो भनेर यति गर्व लाग्छ कि अब नेपालीमा चाहिँ अब मैले सानैदेखिको बोलेको भाषा हो नेपाली भाषा तर साह्रो सजिलो होइन साह्रो छ सिक्न साह्रो पर्छ तर अब अब अरू भाषा हेरी चाहिँ नेपाली भाषा चाहिँ मलाई एकदमै राम्रो आनन्द खाले पाउने भाषा हो नेपाली चाहिँ जसमा कि अब धेरै अब बाधाहरू आउँछ बाधाहरू अब सक्दैन भनेको छैन तर अब सक्दिनँ भनेर त्यसै हार खाएर हुँदैन अब जबरजस्ती भए अब आफूले आफ्नो आफ्नोले आफू कोसिस गरेर आफूले कोसिस प्रयास गरेर अब अलिक माथि नै अब राख्ने उयो गर्छ तर अब अरू भाषामा त्यही अब यस्तो यस्तो यस्तो खाले उयोहरू पाउँदैन पार्टिकुलर वर्डहरू पाउँदैन होइन वाक्यांशहरू जस्तै कि अब उखान तुक्का वाग्धारा धेरै किसिमको छ यस्तो मेरो उखानहरू हाम्रो यो यहाँ बाजे बाजे बराजुहरूले धेरैले युज गर्नु हुन्थ्यो यो यो भाषाले यो भाषालाई चाहिँ सबैजनाले नेपालीहरूले चाहिँ मान्यता पाएको भाषा हो तर यो भाषालाई यो भाषाको म नेपाली हो भनेर मलाई एकदमै ठुलो ठुलो गर्व लाग्छ अनि वाक्यांशहरू वाक्यांश अब यो वाक्यांशमा वाक्यांश भित्र चाहिँ उखान तुक्का वाग्धारा धेरै किसिमको आउँछ जस्तै उखान नाच्न नजान्ने आँगन टेढोहरू कालो अक्षर भैँसी बराबर सिधा औँलाले घिउ आउँदैन लोभले लाभ लाभले विलाप अनि आकासको फल आँखा तरी मर यो यी मजाको मजाको यो राम्रो सुन्ने वाक्यांशहरू नै राम्रो हाम्रो भाषालाई एकदम रोचक दिइरहेको छ नेपाली भाषा चाहिँ एकदम शुद्ध र सरल राम्रो सुन्नुमा राम्रो आफूले फिल गर्नुमा राम्रो नेपाली भाषा एकदम वाक्यांशहरू धेरै धेरै अब राम्रो रोचक र राम्रो छ राम्रो भई संविधानबाट मान्यता पाएको यो भाषा हो